हेलो को बोल्नुभएको दिदी

ए हजुर हजुर भन्नुहोस् न हजुर हजुर हजुर हजुर

ए केही त्यस्तो साह्रो छैन हौ दिदी मिष्टी दही बनाउनुको लागि कि त्यो नर्मल्ली म त अब बेच्ने हो अमुल ताजाको बनाउँछु होइन म चाहिँ अमुल ताजालाई गरम गऱ्यो हो गरम गर्छु अनि त अब हल्का हल्का गरम गर्छु त्यहाँदेखि त्यसलाई केही गर्नु पर्दैन अनि त जामुन लगायो जोडन अब अन्तखेरि चिनी फिटेर त्यत्तिकै भाँडामा म चाहिँ ढकनी लगाएर राख्छु बिहानसम्म ढक्क जामिराखेको हुन्छ होइन अनि त त्यसको त्यस्तो साह्रो त प्रोसेस केही पनि छैन दिदी अनि त सुन्नू न तपाईँले नि त्यसमा अझै अब घरमा खानुको लागि हो भने चाहिँ केसरहरू होइन केसर अनि त खेरि अलैँचीहरू अरू के के अझै त्यसको फ्लेभर मिठो हुन्छ अनि त खेरि कोहीबेला तपाईँलाई फेरि बिर्सिनुभयो भने त्यस्तो केही आइडिया भएन भने आउनुहोस् न मेरोमा यहाँनिर अनि त हजुर हजुर सुन्नुहोस् न दिदी अब म त बेच् बेच्नेमा त्यस्तोहरू केही हाल्दिनँ मेरो त बेच्ने हो होइन त्यतिकै नर्मल्ली बिक्री हुन्छ हो तपाईँ त अब घरमा खानु चाहिँ अलिक अब स्पेसियल बनाउनुको लागि चाहिँ हो त्यस्तो के के के के हाल्नु सक्नुहुन्छ अब ड्राई फ्रुट्स भयो अलैँची भयो होइन त्यस्तो हालेर बनाउनु सक्नुहुन्छ नानीहरूले साह्रै मन पराउँछ मेरो पनि त्यसरी हालेर बनाउँछु घरको लागि चाहिँ कि अँ गरम छ कि गरम छ अहिले त राम्रो हो दिदी अहिले गरममा दही खानु राम्रो हो नि त हजुर हजुर हजुर हुन्छ दिदी हुन्छ हुन्छ हुन्छ